हेलो भाइ मैले त्यो हिजो इयरिङ्ग्स या इयरिङ्ग्स किनेको थिएँ त्यो साह्रै मनपऱ्यो घरमा पनि ल्याएर मैले लगाएर हेरेँ मेरो साथीहरूले साह्रै मनपरायो दसैँ पनि आइरहेको छ त्यो इयरिङ्ग्स चाहिँ अझै तिन चारवटा मगाई राखिदिनु होस् मेरो साथीहरूले थुप्रै मनपरायो अन्त त्यो लिनु चाहिँ म आउँछु नि ल हुन्छ भाइ